यो भारतीय मिडियाहरूको बारेमा चाहिँ भन्नुपर्दाखेरि मलाई यो मिडियाहरू चाहिँ एक दुईवटा चाहिँ ट्याक्कै मनपर्दैन कतिवटा मिडियाहरू चाहिँ के अरे चाहिँ अब यो जुन चाहिँ मिडिया जी न्युजहरू छ नि जी न्युजमा चाहिँ के भने त्यो ज्यादै एकदमै त्यो बोलेको ती फाल्टु कुराहरू ज्यादा दिन्छ एउटै कुरोलाई दसपल्ट घुमाई घुमाई भन्छ हो अन्त त्यो कुरा ट्याक्कै मनपर्दैन म मान्छेको टाइम उयो मात्रै जुन चाहिँ पोइन्टमा नभनेर अरू अरू के के सुनाउँछ सुनाउँछ अन्त त्यो कुरा ट्याक्कै मनपर्दैन खालि जी न्युजबाट एउटा यो कामलाग्दो कुरो दिन्छ यो डिएनए र ठिक ठिक पोइन्टमा र अब यो जी न्युज मात्रै पनि होइन अरू यो आजतकहरूमा पनि त्यस्तै छ खालि बेकारको कुरो एकदमै मान्छेलाई भ्रममा पार्ने र नानाभाँतीको फाल्टो फाल्टो कुरोहरू देखाउने यो मिडियाहरू चाहिँ मलाई ठिक लागेको छैन साह्रै एकदमै नराम्रो उयोहरू क्या हो नहुँदो नहुँदो कुरोहरू नै हल्ला ज्यादा हल्लै मात्रै ज्यादा एडभर्टाइजिङ ज्यादा उनीहरूको मात्रै हो यस्तो कुरो चाहिँ मलाई ट्याक्कै मनपर्दैन सही कुरालाई सही तथ्यहरू राखेर देखायो भने त मान्छेलाई पनि एकदमै राम्रो हुन्छ नि ठिक कुरो ठिक पोइन्टमा राखिदियो भने त समयको पनि बचत हुन्छ एउटै कुरोलाई दसपल्ट देखाएर यो समयको पनि बर्बाद मान्छेलाई पनि कुरै बुझ्दैन के भन्नु चाहेको मिडियाले अन्त यो म यो भारतीय मिडियाको चाहिँ अहिले एक दुईवटा छोडेर अरू चाहिँ बेकारकै लाग्छ र यो मिडिया चाहिँ साह्रै मनपर्दैन म